हेलो हजुर

हजुर हजुर हजुर ए हजुर हामी पिकनिक लैजाउँ भनेको कि नानीहरूलाई अब ऊ यसमा चिल्ड्रेन्स डेमा चाहिँ नानीहरूलाई पिकनिक लैजाऔँ भनेर नि पैसाहरू चाहिँ हामीले चाहिँ के भन्छ हाम्रै ऊ योबाट लिएर गएको हो अब तपाईँहरूले नानीहरूलाई अलिअलि पकेट मनी दिने हो दिने हो भने चाहिँ दिएर पठाउँदा हुन्छ खानाहरू सबै हामी नै ऊ यो गर्छ हजुर पकेट मनी मात्रै अब अँ हजुर हजुर खानाहरू त सबै अब हामीले नै ऊ यो गरेको छ हामीले नै दिने भेज खानेलाई भेज नन् भेज खाने नन् भेज हुन्छ हजुर हामीले यहाँनिर ऊ यससमा हौ रम्फूको त्यहाँ माथि छ नि एउटा पिकनिक खेल्ने जग्गै छ नि हजुर हजुर हजुर हो त्यहीँनिर लाने भनेको बेसी टाढो पनि नलाने नानीहरूलाई भनेको नि बिहान हजुर हजुर हजुर कतिजना त ट्राभलहरू गर्नु सक्दैन कि अन्त त्यहीँ भएर नि बिहान चाहिँ हामी यस्तै साँढे आठ नौबजी जाउँ भनेर भनेको नि किनकि बेलुका फर्किनु पऱ्यो बेलुका छिट्टै गरेर फर्कौँ भनेर नि होइन हामीले चाहिँ भनेको कि के भन्छ सबैजना नानीहरू सबैजना स्कुल टाइममा स्कुल आएर त्यहीँबाट चाहिँ लिएर जाने भनेर भनेको नि हजुर हजुर हामीले चाहिँ भनेको

अब अलिक ढिलो भयो भने चाहिँ हामी घरमै ल्याइदिन्छौँ हेलो ए होइन हौ नानीहरूलाई नि अलिक ढिलो हुने रहेछ भन्यो भने चाहिँ हामी घर घरमै ल्याइदिने भनेको नि त्यस्तो अब ढिलो त हजुर त्यस्तो ढि अन्त त्यस्तो ढिलो त हुँदैन होला हो किनकि अब अलिक नजिक नै लाँदैछ अन्त बिहान पनि अब अलिक छिट्टै गरेर जाने भनेर भनेको नि अलिकति नानीहरूलाई पनि अब अलिक ऊ यो होस् भनेर नि कत्ति खालि पढ्नु मात्रै होइन भनेर नि अलिक अलिक फ्रेस होस् भनेर चाहिँ नानीहरूलाई लगेको नि अब यसो घुमाउनु चिल्ड्रेन्स डेमा हो भन्छ नि नानीहरूले हामीले फेरि डाइरीमा पनि लेखेर पठाउँछ नि तपाईँहरूलाई हुन्छ ए हुन्छ हुन्छ हुन्छ